के हरे मलाई नि कुर्ताको त ठिकै छ कि तर यो अनलाइनबाट मगाउनु चाहिँ मलाई मन परेन है अँ किन भनेदेखि नि अनलाइनमा मैले कतिवटा समानहरू मगाएँ एउटा दुइटा त राम्रै आयो तर एउटा कुर्ता चाहिँ मगाएर चाहिँ धोएको मात्रै थिएँ कलर गएर सात्सुत् अर्को मगायो एउटा मगायो एउटा राम्रै आउँछ अर्को मगायो त्यसमा छेँड परेको फर्काउँ भनेर फोन गर्दा गर्दा गर्दा गर्दा फोन हुँदैन भनेको बेलामा फर्किँदैन यस्तो कुरोहरू नि यो अनलाइनबाट चाहिँ मलाई कतिवटा कुरो राम्रो पनि लाग्छ कतिवटा कुरो राम्रो पनि लाग्दैन के हरे लुगा पनि अब त्यहाँ त कस्तो राम्रो देखाउँछ सिल्ककोहरू देखाउँछ कस्तो राम्रो आहा कत्ति नरम हौ यस्तो पो लगाउनु पर्ने रहेछ भनेर मगायो त्यो भनेको जस्तो चाहिँ आउँदैन है यो अनलाइनमा चाहिँ राम्रो पनि छ अनि नराम्रो पनि छ भनेको जस्तो मान्छेहरूकोमा कत्ति त आउँछ पनि भनेकै जस्तो आउँछ तर कतिकोमा चाहिँ भनेको जस्तो आउँदैन है मलाई चाहिँ यही मन पर्दैन यो अनलाइनको चाहिँ नि जति सक्दो गयो बरु दोकानमै किनेकै राम्रो लाग्छ तर अब कतिजना त हिँड्नु सक्दैन घरमै बुडापाका हुन्छ उनीहरूले त मगाउँछै मगाउँछ तर तपाईँहरूलाई चाहिँ म यही भन्छु कि तपाईँहरूले राम्रोसँगले हेरेर बुझेर राम्रैसँगको कम्पनीको राम्रोसँगको अनलाइनबाट चाहिँ तपाईँहरूले मगाउनु होस् है म यही भन्नु चाहन्छु हुन्छ